शिक्षा रोजगारी र नेतृत्वको सन्दर्भमा दार्जिलिङ जिल्लाका युवाहरूले धेरै चुनौतीहरूको सामनाहरू गर्न परिरहेको छ अहिले हाम्रो यहाँ युवाहरू धेरै शिक्षित अनि ट्यालेन्टेड भएर पनि रोजगार पाएको हुँदैन अनि रोजगारको लागि युवाहरू भट्किरहेको देख्न सकिन्छ अनि रोजगार नपाएर बाहिर ठाउँमा जानुपर्छ